तपाईँलाई गार्डनिङ मन पर्छ होइन गार्डनिङ गर्नु हुँदो रहेछ घर अघाडि धेरै फुलहरू रहेछ अन्त अब त्यही अलग अलग त्यो फुल बिरुवाहरूमा चाहिँ तपाईँलाई सबभन्दा मन पर्ने प्रकारको फुलहरू चाहिँ कुन चाहिँ होला मलाई चाहिँ फुलहरू मध्येमा विशेष त प्लान्ट नै मन पर्छ तपाईँले यहाँ मेरै घरमा देखिरहनु भएको छ मैले धेर जस्तो प्लान्ट नै लगाएको छु त्यो मध्येमा सिजनको फुलहरू पनि लगाउँछु जस्तो डिसेम्बर जनवरीमा गदवरी भयो सयपत्री भयो पिटुनिया भयो यस्तो फुलहरू फुल्ने हुन्छ योहरू लगाउँछु र यहाँ चाहिँ विशेष चाहिँ अब धेर जस्तो हामी प्लान्ट नै धेरै प्रकारको प्लान्टमा नै ध्यान दिने गरेको छौँ